मेरो गाउँमा चाहिँ एघार जनजातिको मानिसहरू पाइन्छ जसमा चाहिँ मगर भोटे छेत्री शेर्पा तामाङ राई लिम्बू सबै जनजातिहरू पाउँछ अनि मेरो गाउँमा चाहिँ एउटा मन्दिर छ एउटा नामी मन्दिर छ जहाँ चाहिँ हामी सबै एघार जनजाति मानिसहरू गएर दर्शन गर्छ भोले बाबाको अनि एउटा साउनको टाइम हुन्छ जहाँ चाहिँ सोमवारको दिन चोखो मनले चोखो पानी चडाउने गर्छौँ हामी साउनको टाइममा अनि यो शिव मन्दिर चाहिँ एकदमै नामी मन्दिर हो जहाँ चाहिँ एकदमै ठुलो ठुलो व्यक्तिहरू दर्शन गर्नु आउनुहुन्छ अनि एकदमै डोनेसनहरू दिनुहुन्छ भोजनहरू गर्नु ऊ यो गर्नु सपोर्ट गर्नुहुन्छ हाम्रो पण्डितजीहरूलाई अनि पूजाहरू होमहरू पनि ठुल्ठुलो लाउनु हुन्छ जहाँ चाहिँ यस्तो मानिन्छ कि जसले त्यहाँ दर्शन गर्छ उहाँको चाहिँ एकदमै जे माग्नुहुन्छ मनबाट हृदयबाट शुद्ध मनबाट जहाँ चाहिँ एकदमै एकदमै पुरा एकदम फुल ग्यारन्टी सहित पुरा हुन्छ भन्ने हामी सबै गाउँको मानिसहरूले मानिन्च मानि नै आइरहेको छ होइन अनि सबैजना एकदम टाढो टाढो एकदम जहाँ चाहिँ टाढो टाढोहरू बाट आउनुहुन्छ गाडीहरूबाट कोही हिँडेर आउनुहुन्छ साउनको टाइममा ऊ यो के भन्छ साउनको टाइममा चाहिँ एकदमै आउनुहुन्छ सबैजना यो जस्तै नेपालीहरू मात्रै होइन जस्तो चाहिँ क कन् कैँयाहरू हुनुहुन्छ जस्तो बिहारीहरू होइन अरू सबै बङ्गाली सबैजना आएर चाहिँ दर्शन गर्छ एकदमै ठुलो हाम्रो गाउँको चाहिँ यो भोले बाबाको मन्दिरलाई छे एकदमै हामी मानेर आइरहेको छु